दौडिनुले चाहिँ हाम्रो शरीरलाई राम्रो पर् प्रभाव पर्दछ र राम्रो हुन्छ हाम्रो शरीरहरू हामी बिहान उठेर है बिहान साँझ साँझमै चार बजीतिर हामी रनिङ गऱ्यौँ र हामीले राम्रो दौड लगायौँ भने चाहिँ राम्रो हुन्छ त्यसले गर्दाखेरि हामीले म्याराथन पनि कुद्न सक्यौँ र त्यो कुद्दाखेरि चाहिँ हाम्रो जिउहरू पनि राम्रो हुनेछ है जिउलाई बिमारहरू हत्तपत्त भेट्दैन बिमारहरू हुँदैन र त्यसरी कुद्यौँ भने हाम्रो जिउहरू राम्रो हुन्छ स्ट्रङ हुन्छ हाम्रो जिउहरू बिहान उठेकोले फ्रेस हुन्छौँ हामी है राम्ररी कुदेर त्यसरी नै कुद्दा मात्र होइन हामी बाइकहरू चलाउँदाखेरि पनि त्यसरी नै बाइकहरू चलाउँछ हामी है बाइकहरू चलाउँदाखेरि एक प्रकारको अरे जिउहरूलाई स्ट्रङ बनाउँछ बाइक चलाउदाखेरि है जिउहरू स्ट्रङ राखेर त्यसरी जिउहरू मजाको हुन्छ त्यस्तो बिमारहरू त्यति साह्रो भेट्दैन है र कुद्नु त अलिकति राम्रो पनि हो कुद्नेले बिहान बिहान कुद्नु पर्छ है बिहान कुदेकोले हाम्रो जिउहरू राम्रो हुन्छ र त्यही कुद्नुले गर्दाखेरि हामी एउटा आर्मीतिर पनि ट्राई गर्नु सक्छौँ केही राम्रो कुरातिर है म्याराथनहरू कुद्दाखेरि हामी फर्स्टहरू पनि आउन सक्छौँ त्यसरी बिहान बिहान कुद्ने आफ्नो आदत बनाएको छ भने धेरै राम्रो हुन्छ है अनि यो कुदेकोले गर्दाखेरि चाहिँ हामीलाई निकै राम्रो गर्छ अनि हामी कुदेर चाहिँ निकै बेर आराम गर्छौँ बाटोतिर हुन्छ कि यहाँ अब कुदिसकेर है कुदिसकेर आफ्नो जिउलाई अलिकति पुरा साह्रो पर्छ त्यति बेलाखेरि श्वासहरू कुद्दाखेरि श्वासहरू बढ्छ है त्यति बेला त्यति बेला चाहिँ हामीले बिसाउनु आवश्यकता पर्छ किनभने बिसाएनौँ भने हामीले त्यसरी श्वास फेर्नु साह्रो पर्छौँ र त्यसरी चेस्ट केसहरू पनि हुनु सक्छ त्यति बेला हामी है त्यसरी बिसाउनु चाहिँ पर्छ त्यो बेलामा हामीले बिसाएन भन् चै बिमारहरू हुनु सक्छ पछिबाट रोगहरू निस्किन सक्छ बाइकहरूतिर हिँड्यो भने पनि अब चिसो जग्गातिर गयो भने हामीले चिसोले गर्दाखेरि हाम्रो श्वासहरू बढ्छ र त्यति बेला हामीले सानो रेस्ट लिएर चाहिँ अब ब्रेक लिनु पर्छ बिसाउनु पर्छ त्यो बिसाएकोले गर्दाखेरि चाहिँ हामी राम्रो हुन्छ र त्यो हाम्रो जिउलाई पनि राम्रो गर्छ बिमारहरू हुँदैन एकैचोटि पनि कहिले गर्नु हुँदैन